हजुर मु मोबाइल पसल हो ए त्यही त मलाई फोन चाहिएको थियो हौ अलिकति सस्तो सस्तो खालको मेरो छ पन्ध्र सोह्र हजारसम्मको कुन कुन फोनहरू छ हौ यसो बताइदिनु होस् अहिले कुन कुन राम्रो छ मलाई त त्यति थाहा छैन हो अलिकति बताइदिनु न सबैको बारेमा अलिअलि हजुर हो हजुर स्यामसङकोमा के कसो छ हजुर

हजुर ए छ हजार एमएचको हजुर अँ हजुर हजुर अनि उयसको रियलमीको चाहिँ लो बजटको कतिसम्मको इलेभेन थाउजन्ड ए ए फोर जिबी हो हजुर हजुर हेडफोन पनि छ कि छैन फो फोनतिर फ्रीमा स्यामसङ्गको छैन यसमा चाहिँ छ नि है

हजुर हजुर राम्रो रहेछ नि

यो अनि अर्को के भन्नुभएको थियो आइक्यू इन्डियन कम्पनी हो कि के हो हजुर हजुर

अँ अफर लिएर चौध हजार नत्र त्यतिकै किन्दा चाहिँ अलिक ए थर्टी फोर हजुर हजुर त्यही त अब यो त अब नयाँ कम्पनी हो त्यति देखेको पनि थिएन अब रियलमीको चाहिँ अलिक कम्ती हुँदैन त्यति भन्दा एघार हजारभन्दा घटाइदिन्छ दोकानमा दोकान कति बजीदेखि कति बजीसम्म खुल्ला हुन्छ हजुर अँ म अहिले त भ्याउँदिनँ बुधबार बिहिबारतिरै हुन्छ होला हौ त्यतिबेर म म कल गरेर आउँछु ल ल हुन्छ ल म आउँदाखेरि कल गर्छु यही नम्बरमा लाग्छ नि होइन ल हुन्छ ल राखेँ ल हुन्छ हुन्छ ल हुन्छ